हलो दा अघि बिहानै तपाईँलाई मैले बुक गरेको थियो एघार बजी आइपुग्छु भन्नुभएको थियो एक डेढ घन्टा भइसक्यो अहिलेसम्म आइपुग्नु भएको छैन मलाई ढिलो हुन्छ कि म अर्कै गाडीमा जानु